हामीले है यो सिक्का जम्मा पारेर राख्दाखेरि चाहिँ हामीले के सिक्छौँ भने यो सिक्का कहिले कुन सालमा बनिएको है कुन धातुले बनिएको अन्त कुन चाहिँ राजाको पालामा बनिएको है राजाले चलाउँदाखेरि बनिएको हो कि जनताले चुनेर सरकार बनिँदाखेरि बनिएको हो कि यसको भ्याल्यु त्यो समयमा कति थियो है अन्त इत्यादिहरू सिक्न सक्छौँ हामीले है